म चाहिँ शाकाहारी भएको कारणले गर्दा माछा मासु आन्डाहरू केही खाँदिनँ तर पनि मलाई मन पर्ने माछाहरूको कुरा गर्दा चाहिँ मलाई माथि पहाडी भेककै माछाहरू मन पर्छ जस्तै असला कत्ले बुदुनाहरू जुन चाहिँ अब माथि पहाडको खोलाहरूमा पाउँदछ त्यही माछाहरू मलाई मन पर्दछ र अब मानिसहरूले खान रुचाउने माछाहरू पनि यही प्रायः यो खोलामै पाउने माछाहरू रुचाउँछ जुन चाहिँ मैले अघि नै भनेँ असला कत्ले बुदुना नै खान रुचाउँछ र अब बजारमा त धेरै किसिमको माछाहरू पाउने गर्दछ जुन चाहिँ चाहिँ अब प्रायः मधेशबाटै आउँछ र मैले सुन्नमा आएको यो जुन पद्मा नदीको इलिस माछा छ त्यो चाहिँ अब मान्छेले धेरै मात्रमा खानु रुचाउने गर्दछ तर यसको दाम महँगो भएको कारणले गर्दा यो धेरै जस्तो मानिसहरूले नखाने गर्दछ र अब अरू कमन माछाहरू जुन चाहिँ बजारमा पाउँदछ त्योचे चाहिँ हो रहु रुही कत्ला अन्त अरू माँगुर सिङ्गीहरू नै यो उत्तर बङ्गालको भेकमा पाउँदछ यी यी माछाहरू नै प्रायः मनिसहरूले खान रुचाउने गर्दछ